हेलो नमस्कार दाजु ए हजुर कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ ए हजुर हजुर हजुर हामी पनि सन्चै छौँ ए दाजु सुन्नुहोस् न त्यो तपाईँले पठाउनुभएको किताब चाहिँ नि त्यो एउटा किताब त त्यो कस्तो भन्दाखेरि एक दुईवटा किताब चाहिँ कस्तो भने नि त्यही नै क्लास वनमा पनि पढ्नुपर्ने क्लास टुमा पनि त्यही पढ्नुपर्ने भएको रहेछ कि अन्त त्यो त अब अलिकति मिलेन हौ दाजु अब क्लास वनको लागि त त्यही हिसाबमा एउटा अलगै बनाउनुपऱ्यो नि हो अनि त्यही क्लास वनमा त्यही क्लास टूमा त नानीहरूले फेरि अब यो साल चलायो अब फेरि अर्को साल त्यही किताब चलाउनु मान्दैन नानीहरू अहिलेको नानीहरू कि अर्को साल नयै दे भन्छ हो नयै दिनुपर्छ हामीलाई नयै चाहिन्छ भन्छ अब अहिले त जमानै अर्कै छ अब चल्नु मान्दैन अनि त्यो चाहिँ भएन दाजु तपाईँले चाहिँ नि क्लास वनको लागि अब अलगै अनि क्लास टूको लागि अलगै किताब राख्नुपर्छ हौ बनाउनुपर्छ हौ तपाईँले हो अनि अर्को कुरा चाहिँ नि दाम चाहिँ अलिक बेसी भयो दाजु त्यो सानो पात्ला न पात्ला चाहिँ किताब तपाईँले त्यत्रो त्यो पात्ला किताबको दाम पनि यस्तो महँगो राख्नुभएको छ दाम अलिक घटाउनुपर्छ हौ दाजु त्यो चाहिँ भएन हो अब अलिक कम्ती रिजनेबल प्राइस तपाईँले राख्नुहोस् हो अनि मैले भनेको तै अब त्यो कुरा अब गर्नुहोस् अनि अर्को कुरा चाहिँ त्यो स्तर अनुसार चाहिँ होस् किताब स्तर अब जुन स्तरको लागि बनाएको छ त्यो स्तरको चाहिँ किताब होस् न नानीहरूले नानीहरूको लागि बोक्नु पनि सजिलो होस् अब एक अब क्लास वनमै दुईवटा अब क्लास टूको पनि भारी बोकेर हिँडुनु हो त साह्रो परिहाल्यो पहिलो कुरा त दोस्रो कुरो नानीहरूले नयाँ किताब खोज्छ अब फेरि गार्जियनले नयाँ किताब किन्नु भनेको दुईवटै क्लास वनको पनि क्लास टूको पनि किन्नुपऱ्यो अब त्यो भनेको अब फेरि अब दुई दुईवटा किताब किन्नु भनेको त अब पैसा फेरि सक्नु हो मेलो हो अन्त गार्जियनले त हामीलाई कम्प्लेन गर्छ तपाईँहरूलाई त भन्ने होइन अब त्यसो तपाईँले दिनसक्नु हुँदैन भने चाहिँ भन्नुहोस् अब हामी चाहिँ यो किताब अर्को चेन्ज गर्छौँ हो होइन भने चाहिँ अर्को प्रकाशक खोज्छौँ होइन भने चाहिँ यो तपाईँले चाँडोभन्दा चाँडो तपाईँले सच्याउनु पऱ्यो है ल दाजु लु है माफी छ है नरिसाउनु होस् है मैलेँ चाहिँ अब मनमा लागेको कुरो भनिदिई हालेँ हो नरिसाउनु होस् है ल मन दुख नगर्नुहोस है ल